मलाई मनपर्ने चाहिँ धेरै चिजहरू छ जस्तै कि अब भात दाल सब्जीहरू होइन सब्जीहरूमा चाहिँ मलाई सबैभन्दा बेसी पनिर मनपर्छ अन्त सागहरू मनपर्छ चाना चानाको सब्जीहरू मनपर्छ अन्त यस्तो मोमोहरू पनि पुरा मनपर्छ मलाई किनकि जाडो जाडो छ भने हामी यता मोमोहरू बनाउँछौँ सुपहरू बनाउँछौँ अन्त सधैँभरि नै यस्तो हामी खाइरहेको हुन्छौँ त्यही भएर चाहिँ मलाई पुरा मनपर्छ पाहुनापात आयो भने पनि हामी सब्जीहरू बनाएर दिन्छौँ बेसीजस्तो अन्त चिकनहरू पनि खान्छौँ पिक्निकहरूतिर जाँदाखेरि पनि चिकनहरू खान्छौँ सुँगुरको मासु पनि धेरै मनपर्छ मलाई पनि सागहरू हालेर अन्त तर यता त प्रायःजस्तो हामी त त्यस्तो नै खानुपर्छ खाइरहेको हुन्छौँ यता सुकाएको भैँसीको मासु पनि धेरै मनपर्छ अन्त त्यो पनि खाइरहनु नै पाउँछौँ हामी यता अन्त लौकाको सब्जीहरू हुन्छ हरियोपरियो सागहरू यता निगुरोहरू पाउँछ निगुरो पालक साग रायाको साग अन्त सिद्रा सुकुटी पनि मनपर्छ माछा अन्त यता माछा चाहिँ यता खोलामा जानुपर्छ मार्नु चाहिँ हामी अन्त राहु माछ रहु माछा इलिस माछाहरू पाउँछ पङ्कज माछा अन्त पङ्कज माछाहरू मागुर माछाहरू यता पाउँछ